मैले चाहिँ अमेजनबाट डस्टबिन मगाएको थिएँ त्यसमा चाहिँ अब मलाई चाहिँ निकै फाइदा पनि लाग्यो अन्त राम्रो पनि लाग्यो किनभने चाहिँ त्यसमा चाहिँ दुई प्रकारको सुक्खा र अर्को चाहिँ जलाउने कुरोहरू मतलब कुहिने कुरो र अर्को चाहिँ सुक्खा कुराहरू हाल्ने जग्गाहरू थियो त्यही कारणले त्यसले चाहिँ सुबिस्ता बनायो सबै कुरा सिसामा हालेर चाहिँ त्यहाँ राख्नु